अब हाम्रो दार्जिलिङमा चाहिँ अब पुस्तकालयको बारेमा कुरा गर्नु पर्दा चाहिँ डिस्ट्रिक्ट लाइब्रेरी छ एउटा हो यो चाहिँ तपाईँ अब भानु भवनदेखिको त्यहाँनेर नजिक छ त्यहाँ चाहिँ तपाईँले अब बुक्सहरू चाहिँ एक हप्ताको लागि रिफर गर्न सक्नु हुन्छ त्यहाँ चाहिँ अब आधार कार्ड र दुइवटा पास फोटो लगेर चाहिँ तपाईँको आइडी बनिन्छ अनि त्यहाँ पुस्तकालयमा चाहिँ अब पुरानो पुरानो अब धेरै अघिको पुस्तकालय हो अब पुरानो पुरानो कोही किताबहरू अब तपाईँलाई अब मन पर्ने अब जसले चाहिँ अब तपाईँलाई अब नलेज दिन्छ त्यस्तो पुस्तकहरू चाहिँ पुरा पाइन्छ त्यहाँनेर चाहिँ अनि मेरो म चाहिँ अब प्रायः नोभलहरू पढ्ने गर्छु है अनि मेरो घरमा चाहिँ अब आफ्नो व्यक्तिगत पुस्तकालय भन्नु पर्दा चाहिँ अब त्यो लाइब्रेरी त छैन तर अब बुकहरू कलेक्सन गर्नु चाहिँ मलाई पुरा मन पर्छ अनि मेरो अब सानो अब वार्ड्रोबमा चाहिँ अब बुक्सहरू राखेको छु है मैले अनि धेरैवटा बुक्सहरू छ मेरो अब फिक्सनल भयो नन् फिक्सनल भयो हो अनि इन्टर्नेसनल नेसनल अब अथर्सहरूको अब इन्डियाको अथर्सहरूको पुरा बुक्सहरू चाहिँ छ हो अनि म अब वर्णन गर्नु पर्दा चाहिँ अब त्यही हो अब मलाई चाहिँ अब फिक्सन चाहिँ पुरा मन पर्छ नन् फिक्सनल भन्दा अनि फिक्सनमा चाहिँ म प्रायः रोमान्टिक नोभल्सहरू पढ्ने गर्छु हो अनि नन् फिक्सनमा चाहिँ मैले अब रोबिन शर्माको जसले चाहिँ अब सेल्फ डेभ्लोपमेन्ट दिन्छ अब सेल्फ इम्प्रुभमेन्टको लागि चाहिँ त्यो बुक चाहिँ एकदम रिकमेन्ड गर्छु म चाहिँ रोबिन शर्माको द मोङ्क हु सोल्ड हिज फरारी भन्ने बुक चाहिँ एकदम राम्रो अनि अर्को गौर गोपाल दासको त्यो यु केन विन हाउ टु विन अ फ्रेन्ड भन्ने बुक राम्रो छ अनि अर्को चाहिँ नन् फिक्सनलमा अब मोर्गेन हौसेलको द साइकोलोजी अब् मनी भन्ने हो अनि अर्को पनि छ नो रोबिन शर्माको हु विल क्राइ वेन यु विल डाइ भन्ने त्यो पनि एकदम राम्रो छ आफ्नो सेल्फ इम्प्रुभमेन्टको लागि जसले चाहिँ अब जो लस्ट भइरहेको जसले अब आफ्नो आफ्नो बाटोहरू बिर्सिएको छ त्यो चाहिँ त्यसले चाहिँ अब आफ्नो लाइफ चाहिँ ट्र्याकमा ल्याए ल्याएको जस्तो म पनि अब नपढ्दा त अब त्यस्तो अब थाहा थिएन मलाई तर अब पढेर त चाहिँ अब मैले नलेज चाहिँ सेयर सेयर गरेको अनि अब म अब रोमान्टिक नोभल फिक्सनल चाहिँ अब कोलेन होभरको इन्टर्नेसनल अथरको पढ्छु है धेरै राम्रो छ अब लभको बारेमा हुन्छ नि अब रोमान्स कहाँ के कसो हुँदो अरे अब त्यो बुकले चाहिँ अब नलेज दिएको छ अनि त्यही हो यति हो